हेलो ट्राभल एजेन्सीबाट बोल्नुभएको ए मैले यो तपाईँको ट्राभल एजेन्सीबाट एउटा ड्राइभरलाई बुक गरेको थिएँ म बिहानै जानुपर्ने थियो घुम्नुको लागि अनि मैले हाम्रो हाम्रो सबै परिवार पनि एकदम तयारी बसिरहेको थियो तर तपाईँको ड्राइभरले बिहानदेखि कल उठाए उठाएको छैन मैले धेरैपल्ट ट्राइ गरिसकेँ कोसिस गरिसकेँ उहाँलाई कल गर्ने तर उहाँले अहिलेसम्म पनि कल उठाउनुभएको छैन उहाँ के ढिलो हुनुभयो कि के हुनुभयो एकपल्ट तपाईँहरूले जाँच गरिदिनुहोस् उहाँ मेरो सम्पर्कमा नै आउनुभएको छैन बिहानदेखि हामीले एकदमै ढिलो भइसकेको छ है हामी एकदमै यहाँनिर एकदमै परेसानीमा छौँ अलिकति छिटो गरिदिनुभयो भने एकदमै असल हुनेछ